हेलो किङथाई रेस्टरेन्ट म डक्टर ग्राम्स कालिम्पोङबाट बात गरिरहेको छु मेरो घरमा आज एउटा सानो सेलिब्रेसन छ र त्यसको निम्ति चाहिँ मलाई लन्चको लागि लगभग बिसजनाको लागि खाना चाहिएको छ र त्यसैको लागि चाहिँ मैले तपाईँहरूलाई कल गरेको है र खानामा चाहिँ मलाई मुख्य रुपमा यो नन भेज आइटम चाहिएको छ र त्यसमा चाहिँ तपाईँले मलाई भात है दाल एउटा सब्जी अनि त्यसको साथसाथमै तपाईँले मलाई चिकन चिकन करी अनि पापड सलाद है यो सबै कुराहरू चाहिँ त्यो लन्चको जुन चाहिँ प्याकेज छ त्यसमा चाहिँ मलाई चाहिएको छ र मलाई चाहिँ यो एक्चुली लन्चको लागि एक बजीको करीब चाहिँ चाहिएको छ र मलाई लाग्छ कि तपाईँहरूले यो रेडी गरिदिनु हुन्छ होला भनेर र यसको लागि चाहिँ मेरो मेन मुख्य यो चाहिँ के छ भन्दाखेरि चाहिँ मेरो चाहिँ अलिकति बजारदेखिको घर टाढो भएको कारणले गर्दा लगभग एक घन्टा चाहिँ लाग्छ है आउनको लागि र त्यसले गर्दाखेरि चाहिँ यो खाना चिसो हुन्छ होला भन्ने चाहिँ मलाई अलिकति डर छ र यो खाना चाहिँ मलाई एकदमै फ्रेस अनि एकदमै तातो चाहिएको र त्यसको लागि चाहिँ तपाईँहरूले जुन चाहिँ यो खानाहरू प्याकेज गर्नु हुन्छ त्यो चाहिँ एकदमै राम्रो ढङ्गमा है इन्सुलेटेड झोला अनि राम्रो कन्टेनर जो चाहिँ चिसो नहोस् है र त्यस्तो कन्टेनरमा चाहिँ मलाई चाहिएको छ र एक बजी भित्रमा चाहिँ तपाईँहरूले यहाँनिर डक्टर ग्राहम्स होम्समा चाहिँ ल्याइदिनुहोस् यो प्याकेट अनि म तपाईँहरूलाई यो मेरो जुन चाहिँ कन्ट्याक्ट नम्बर छ यो पनि तपाईँहरूले सेभ गरेर राख्नुहोस् र म तपाईँलाई लगभग बाह्र बजीको करीब म फेरि तपाईँहरूलाई एकपल्ट कल गर्नेछु रिमाइन्डरको लागि र तपाईँहरूले समयमा नै खाना लिएर आउनु हुन्छ होला भन्ने आशा राखेको छु र खाना चाहिँ एकदमै फ्रेस होस् भनेर है तपाईँहरूलाई म आग्रह रिक्वेस्ट गर्न चाहन्छु